मैले चाहिँ चित्रकला कक्षामा चाहिँ भाग लिएको छु तर म क्लास सेभेनमा हुँदाखेरि चाहिँ चित्र बनाउनु लगाएको थियो सरहरूले त्यसमा चाहिँ मैले गाउँ गाउँमा खोलाहरू बगेको पहाडहरू भएको अन्त सानो घर भएको ह हावा चलिरहेको रुखहरू भएको घरको अघाडि फुलहरू फुलिरहेको मजाले सजाएर चाहिँ चित्र बनाएको थिएँ त्यस चित्र ले लाई चाहिँ सबै सरहरूले मन पराउनु भएर मलाई मेडल पनि दिनु भएको थियो त्यसले गर्दा चाहिँ त्यसबाट प्रेरणा पाएर चाहिँ मैले अहिले नानीहरूलाई पनि स्कुलमा गएर चित्रहरू बनाउनु सिकाउँछु